हामी उन्नाइस सय छ्यासी सालदेखिको हामी गोर्खाल्यान्डको लागि लडिरहेका छौँ सङ्घर्ष गरिरहेका छौँ तर के गर्नु अहिलेसम्म हाम्रो सङ्घर्ष गरेको प्रतिफल भएको छैन त्यसले गर्दाखेरि अब अन्त दिमागमा मलाई त यस्तो लाग्छ अब गभर्मेन्टले चाहिँ कहिलेसम्म चाहिँ हाम्रो लाइफ सङ्घर्ष गरिदिन्छ भन्ने अब योपालि हेरौँ अब एमपी पार्लियामेन्टको सेकेन्ड टर्म थर्ड मनसुन सेसन चल्दैछ हेरौँ अब विन्टर सेसनमा हाम्रो केही गरिदिन्छ कि भन्ने हामी आशा राख्छौँ अहिलेदेखि गरिआएको होइन कतिजना सहिद मरेर गयो त्यो सहिदको अहिलेसम्म मूल्याङ्कन भएको छैन आशा राख्छौँ अब योपालि चाहिँ कतै राम्रो हुन्छ भन्ने चाहिँ हामी गर्छौँ हामीले गरेको मूल्याङ्कनको अर्थ अहिलेसम्म यहाँ कसैले पनि बुझिदिएको छैन यसले गर्दाखेरि आशा राख्छु योपालि चाहिँ राम्रो हुन्छ भन्ने आशा राखेको छौँ हामीले अहिलेसम्म छ्यासी सालदेखिको लडाइँ गरी दुई सौ दुई बाह्र सौ मान्छेहरू मरिसक्यो कति मरिसक्यो अहिलेसम्म मूल्याङ्कन पनि भएको छैन के गर्नुपर्ने हो कुनि आशा राख्छु यो साल चाहिँ कतै यो मनसुन सेसनमा पास चाहिँ के पास गरिदिन्छ भन्ने चाहिँ मेरो विश्वास छ अरू त के भन्नु र अब यस्तै हो हाम्रो यति भनिदिएँ म मूल्याङ्कनको चाहिँ यहाँ नै व्यक्तिगत हिसाबले चाहिँ अहिलेसम्म हामीले लडाइँ गर्दै आयौँ कति के भयो कतिजना सहिद भएर गयो अहिलेसम्म त्यसको केही महत्त्वै छैन के कस्तो पाराले गर्ने हो कुनि अनि मेरो उयो छ व्यक्तिगत विचार चाहिँ मेरो यस्तो राखेको छु